अब गाउँमा र सहरमा खेलकुदको विषयमा भिन्नता चाहिँ म के देख्छु भन्दाखेरि चाहिँ अब गाउँमा खेल्दाखेरि चाहिँ अब अर्कै फिल हुन्छ अर्कै खालको अनुभव हुन्छ तर जब अब सहरमा पुग्छ त्यति बेला गाउँमाभन्दा फाल्टै फाल्टै अर्कै खालको फेरि अनुभव हुन्छ अब अडियन्सहरू पनि अब गाउँकोभन्दा अब कहाँ हो कहाँ बेसी हुन्छ त्यहाँदेखि अब गाउँतिर चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ अब प्रायः जस्तै खेलकुदतिर अब पुरा केयरलेस हुन्छ त्यस्तो रेसपेक्ट गरेको जस्तो लाग्दैन खेलकुदहरूलाई यता केही खेलिरहेको ध्यानै दिँदैन यता के गरिदिरहेको हुन्छ हो त्यस्तो खालके हुन्छ नि तर सहरमा चाहिँ एकदम स्ट्यान्डर्ड टाइपको र अब डिसिप्लिनमा बस्छ सबैजना हो त्यस्तो खालको उनीहरूले आफ्नो आफ्नो रुल्स बनाएको हुन्छ एउटा रुल्समा हिँड्ने अन्त त्यति नै अरू त केही त्यस्तो खास त केही लाग्दैन मलाई त